हजुर ज्ञानकला पुस्तक भण्डार हो मलाई दुई चारवटा पुस्तकहरू चाहिएको थियो त्यसै कारण तपाईँलाई फोन गरेको अहिले तपाईँको पुस्तक दोकान खुल्लै छ होला ए मलाई पुस्तक चाहिएको थियो खहरे हो हजुर चक्रव्यूह साकुन्त हजुर होइन अरू पनि चाहिएको छ सुन्नुहोस् न हजुर टिस्टादेखि सतलजसम्म पनि चाहिएको छ अनि अरूअझै एक दुईवटा पनि छन् म नाम हेरेर भन्दैछु है हजुरलाई मलाई साकु सा मलाई शाकुन्तल हो अनि सिताहरण खण्डकाव्य भानुभक्तको रामायण अनि विश्वेसर प्रसाद कोइरालाको सुम्निमा उपन्यास तिन घुम्ति उपन्यास यी पुस्तकहरू चाहिएका छन् अनि यी त नेपालका प्रकाशनका हुन् एक दुईवटा चाहिँ यता भारतबाट प्रकाशित हुन्छ होइन अनि यी पुस्तकहरू छन् कि हेरिदिनुहोस् न ए ए कहिलेसम्म समय लाग्छ होला ए मलाई अलिक छिटै चाहिए छिटै चाहिएको हुनाले नि अलिक छिटै गरिदिनुसक्नु हुन्छ भने गरिदिनुहोस् न बरु यातायातको खर्च कति लाग्छ म विचार गर्ने छु नि हजुर जतिसक्दो छिटो गरिदिने कोसिस गर्नुहोस् न अनि सुन्नुहोस् न यो कसरी दरले पर्छ होला नेपालको पुस्तकहरू यता हजुर तपाईँहरूको यता ल्याउनेको खर्च लाग्छ होला नि त ए इन्डियाको प्राइस लिनुहुन्छ तर त्यसमा दस पर्सेन्ट डिस्काउन्ट गर्नु हुन्छ ए त्यसो भए यसो गर्नुहोस् न तपाईँ यी किताबहरू जुन मैले भनेँ ती हेरिदिनुहोस् अनि नभएकाहरूलाई अर्डर गरिदिनुहोस् अनि अर्डर गरे पश्चात मलाई फोन गर्नुहोस् न हजुर मलाई कन्ट्याक्ट गर्नुहोस् न मलाई अलिक चाँडै चाहिएको हुनाले तपाईँलाई सम्पर्क गरेको नि ए हवस् हुन्छ धन्यवाद